स्वास्थ क्षेत्रमा चाहिँ अब हाम्रो हामी त रुरल एरियाको मान्छे हो त्यति साह्रो गुणस्तरीय क्षेत्र चाहिँ हैन तर अलिकति जानुपर्छ टाढो गाडी घोडामा र स्वास्थ केन्द्र जानुपर्छ त्यहाँ पाउँछौँ र जति अप्ठ्यारो परे पनि सहरमा चाहिँ सर्ने मेरो त्यस्तो विचार छैन